मैले धेरैपल्ट पढेको र मलाई एकदमै मनपर्ने पुस्तक हो लक्ष्मी प्रसाद देवकोटाको मुना मदन खण्डकाव्य र म चाहिँ यो मुना मदनमा चाहिँ धेरै पटक किन फर्किएको भन्दाखेरि चाहिँ मुना मदनले चाहिँ एउटा गरिबभन्दा गरिब एउटा लोग्ने स्वास्नीको एउटा माया दर्साएको छ जसलाई चाहिँ जतिपल्ट पढे पनि नयाँ नयाँ लाग्छ अनि त्यसमा चाहिँ एउटा धन कमाउनु गएको मदन चाहिँ अन्तमा फर्किएर आउँदाखेरि चाहिँ उसले आफ्नो पति पत्नीको पनि बिछोड भएको एकदमै दयनिय अथवा दुःखलाग्दो स्थिति चाहिँ त्यहाँ देखा पर्छ र हामीले जतिपल्ट पढ्दा पनि यो किताब चाहिँ अझै पढौँ पढौँ भन्ने लाग्छ र मैलै यस विषयमा चलचित्र पनि हेरेको छु र यो मुना मदनको चलचित्र पनि बनिइसकेको छ र मैले यो चलचित्र पनि धेरैपल्ट हेरिसकेको छु